मलाई दक्षिण भारतीयको खाना पकाउनुभन्दा चाहिँ उत्तर भारतीयको खाना पकाउनु धेरै मन पर्छ किनभने दक्षिणमा अब जस्तो इडली ढोसा सामबार राइता हरू बनाउँछ नि जुन चाहिँ अमिलो पिरो बनाएर त्यो अलिकति हामीलाई मलाई त्यो अप्ठ्यारो लाग्छ क्या र त्यस त्योभन्दा चाहिँ मलाई चाहिँ मिठो चाहिँ आफ्नै उत्तर भारतीयको जुन चाहिँ तर्का रोटी छ मासु भात पराठा रोटी हौ त्योहरू बनाउनु चाहिँ सजिलो लाग्ने क्या जस अब त्यसमा अब आउँछ तपाईँको गुन्द्रुक सिन्की किनेमा हौ तेस्तोहरू पकाउनु चाहिँ धेरै मन पर्छ जसमा अब हामीलाई तर्का रोटीहरू बनाउनु धेरै सजिलो लाग्छ सजिलो सायद मिठो पनि लाग्छ र यसै कारणले चाहिँ म चाहिँ दक्षिणभन्दा चाहिँ उत्तरको खा खाना पकाउनु चाहिँ धेरै मन पर्छ र किन अब सजिलो मिठो भन्ने कुरो जुन चाहिँ छ जानिरहेको सिकिरहेको कुरै यही हो अब अब हामीलाई त इडली डोसा साम्बारहरू बनाउनु धेरै अप्ठ्यारो पनि पर्छ जसमा अब अमिलो कति हाल्ने पिरो कति हाल्ने यो भन्ने कुरोले गर्दा चाहिँ सजिलो हामीलाई उत्तरको नै लाग्छ जस तर्का दाल इस कालो दाल बनाएर तर्का हालेर त्यो पराठासँग खानु अब बेल दिउसो मासु भात पकाएर मज्जाले खानु पराठाहरू सजिलो छिटो यसै कारणले चाहिँ हामी मलाई चाहिँ यो उत्तरको नै पकाउनु मन लाग्छ र यसलाई नै म चाहिँ पकाउनु चाहन्छु